विशेष गरेर कला अनि शिल्पमा चाहिँ पेरुङ्गो थुन्से नाङ्लो गुन्द्री र विभिन्न अरू पनि रहेका छन् जस्तै कपडाहरूमा चाहिँ गुन्यु चोली गुन्यु चोली भोटो त्यस पछाडि दौरा सुरुवाल त्यस पछाडि चौबन्दी चोली बक्खु यस्ता कुराहरू रहेका छन् भने र अन्य जस्तै लाछाहरू पनि रहेका छन्